ए भाइ मैले अस्ति एउटा अमेजनबाट सामान अर्डर गरेको थिएँ जिज्ञासा खड्काको नाममा कि

अन्त मेरो उतानिर समानहरू रिसिभ गरिदिने पनि अब यताउता पनि अलिकति चाँजोहरू नमिल्ने भयो नि त नि अन्त त्यो म रिटर्न गर्न गर्न सक्छु कि सक्दिन अब होइन यदि रिटर्न गर्न मिलेछ भने चाहिँ म त्यो रिटर्न गर्छु हो अन्त नेक्स्ट टाइम फेरि अब त्यसको रिप्लेसमा नत्र भने त्यही सामान भए पनि मगाउँछु नत्र भने त्यसको रिप्लेसमा चाहिँ हामीले अर्को सामान मगाउन त्यही रेटमा मगाउन मिल्छ कि मिल्दैन वा त्यो त्यति नै पैसा हामीले रिफन्ड पाउछ कि पाउँदैन होइन त्यसमा चाहिँ मलाई अलिकति नलेज छैन नि त अन्त सामान त म त अब रिसिभ गर्न कुनै हालतमा पनि सक्दिनँ हो त्यसको बदलीमा चाहिँ अब मैले पैसा रिटर्न गर्न नै खोज्नु खोज्नु हो भने चाहिँ त्यसको प्रोसेस चाहिँ के छ मलाई त्यो अलिकति बताइदिनुहोस् न ल म अलिकति कन्फयुज भएँ कि म सामान चाहिँ रिसिभ गर्न नसक्ने भएँ नत्र भने चाहिँ आज रिसिभ नगरेर एक दुईदिनमा म उता कालिम्पोङ आएपछि तपाईँलाई कल गर्दाखेरि त्यो सामान रिसिभ गर्न मिल्छ कि मिल्दैन यदि रिसिभ गर्न मिलेछ भने चाहिँ त्यो रिटर्न नगरिदिनुहोस् हो रिसिभ गर्न ए म मैले रिसिभ गर्न मिलेछ भने चाहिँ त्यो सामान रिटर्न नगरिदिनुहोस् म छिट्टै आउने भएछुँ भने चाहिँ नत्र भने चाहिँ रिटर्न गरेर नेक्स्ट टाइम फेरि अर्डर गर्छु नि म ल